मलाई अब अरूले खानापिना बनाउनु सिकाइ माग्यो भने मैले बनाएको खाना मन परायो भने मैले त अब बनाउनु त अब थुक्पा मम चौमिनहरू बनाउछौँ बिऱ्यानीहरू बनाउँछु र अब सिक्नु चाह्यो भने चाहिँ अब के अरे मम बनाउँदाखेरि पहिला किमा बनाउनु पर्छ के अरे प्याजहरू कोपीहरू काटेर किमा बनायो मुस्यो त्यहाँदेखिको के अरे आँटा गुद्यो आटा गुँदेर यो बनाएर त्यहाँदिखिको पकाउनु पर्छ मक्टुमा अचार सचार बनाउनु पऱ्यो त्यस्तोहरू बनाएर अब म सिक्नु चाहन्छ भने म सिकाउँछु सिकाउनु सक्छु मासु चाहिन्छ मासुको किमा बनाउनु पर्छ त्यसरी अब सिक्नु चाह्यो भने चाहिँ म त्यसरी सिकाउनु सक्छु